अब एकजना लेखकले लेखेपछि धेरै डाउट्सहरू आउँछ हुन त र तर त्यो डाउट्सलाई कसरी चाहिँ क्लियर गर्नुपर्ने हो भन्दा चाहिँ अझै अभ्यास गरेर दिन डेली झन् लेख्दै लेख्दै गएपछि त्यो डाउटहरू क्लियर हुन्छ अनि अब म पनि धेरै कोही कोही बेला लेख्छु र अब त्यसै लेख्नु त मन हुँदैन तर अब कुनै बेलुका बेलुका यसो एक्लै हुँदा त्यत्तिकै अब लेख्नु मनलाग्छ र लेखेपछि हेर्छु कस्तो कस्तो लाग्छ अब त्यस्तो कुन्नि कस्तो भएछ यो त त्यस्तो राम्रो छैन जस्तो लाग्छ र त्यो कुराहरू म मेरो साथीभाइ बाबालाई देखाउँछु र त्यो देखाएर साथीभाइ बाबाहरूले ठिकै छ लेख अझै झन् राम्रो हुन्छ भनेर प्रेरित गर्छन्